अङ्कल हिजो मैले तपाईँकोबाट एउटा जामा ल्याएको थियो एक दिन पनि नलगाइकन च्यातिइहाल्यो कस्तो खालको थर्ड क्वालिटीको लुगा रहेछ हाम्रो यो गाउँमा त्यस्तो नराम्रो लुगा त बेच्दैन राम्रै बेच्छ भन्नुभएको थियो तर त्यो लुगा एक दिन पनि नलगाइकन कहिल्यै च्यातिन्छ लुगा पनि कस्तो खालको चाहिँ बेच्नुभएको हो तपाईँले त अरू उस्तै उस्तैले हो भने त पड्काउँथ्यो तर म चाहिँ त्यस्तो खालको छुइनँ होइन त्यो मैले जत्ति पैसा दिएको जत्ति पैसा मैले दिएको छु त्यति चाहिँ मलाई चाहिन्छ म लुगा पनि फर्काइदिन्छु त्यस्तो थर्ड क्वालिटीको लुगाहरू चाहिँ नबेच्नुहोस् है तपाईँले दोकानमा होइन त्यो लुगा एक दिन पनि नलगाइकन च्यातियो